कलकत्ता फास्ट फुड शिव मन्दिर मलाई एक प्लेट चाउमिन एक प्लेट पास्ता र एक प्लेट फिस राइस एमएम तराइ एमएम तराइमा नै पठाइदिनु होला धन्यवाद